मेरो जिन्दगीको सबैभन्दा महत्त्वपूर्ण उयो चाहिँ के परिस्थिति चाहिँ कुन चाहिँ थियो भन्दाखेरि जब मैले कलेजमा फर्स्ट टाइम एडमिसन लिनु आँटेको थिएँ किनभने त्यति बेला मलाई कुनै कुराको ज्ञानहरू थिएन कि के कसरी गर्छ कहाँबाट के गर्नुपर्छ त्यही भएर चाहिँ मलाई चाहिँ सबैभन्दा साह्रो र कठिन परिस्थिति चाहिँ त्यो लागेको थियो मलाई केही कुरोको ज्ञान पनि थिएन अन्त त्यही कारणले गर्दाखेरि पुरा साह्रो परेको थियो मलाई अन्त अब के के लिएर पढ्नु त्यस्तो पनि घरबाट पनि प्रेसर थियो त्यही भएर साह्रो थियो कि के चुज गर्नु के चाहिँ गर्नु भनेर कुन चाहिँलाई चाहिँ बेसी महत्त्व दिन्छ मान्छेले अहिले त्यही भएर पनि साह्रो परेको थियो तर मेरो साथी दुसाङ तामाङले मेरो यो परिस्थितिमा धेरै सहायता गरेर मलाई त्यसले जुन चाहिँ कम्प्युटर कोर्स गरेको थियो मलाई पनि त्यही गर्नु भनेर चाहिँ मलाई उसले सहायता गऱ्यो उसको धेरै अब के भन्छ उसको धेरै गुण छ मेरोमा अन्त उसले धेरै गुण गरेको छ मलाई अन्त त्यही कारणले चाहिँ म चाहिँ उसलाई धेरै उयो गर्छु अब धन्यवाद पनि दिन्छु कि उसले मेरो यस्तो सहायता गऱ्यो भनेर अन्त फेरि मलाई जुन चाहिँ उसले कोर्स गर्नुहरू भनेको थियो त्यो कोर्स पनि धेरै राम्रो छ त्यसमा अब पछि पढ्नु पऱ्यो भने पनि धेरै राम्रो छ अन्त नोकरीहरू पनि पाइहाल्ने खालके छ त्यही भएर म धेरै खुसी पनि छु त्यो मेरो साथीले यस्तो राम्रो मलाई उयो गऱ्यो भनेर अन्त त्यही कारणले गर्दाखेरि चाहिँ अब यो सिच्वेसन चाहिँ सबसे भन्दा साह्रो थियो मेरो जिन्दगीमा अनि जब चाहिँ मैले फर्स्ट कलेज चुज गर्नुपरेको थियो अन्त लास्टमा मैले राम्रो गरेँ त्यसको सबै कुरा अब त्यसको भनेको कुराहरू गरेर मैले राम्रो कोर्स गरेँ अन्त म अहिले पढाइमा अघि पनि पढ्दैछु धन्यवाद